गाउँका मानिसहरूलाई खेलकुद खेल्नाले धेरैवटा बिकासमा मद्दत पुऱ्याउँछ जस्तै मानसिक बिकास हुन्छ खेलले शारीरिक विकास हुन्छ खेल खेल्नाले अनि मानिसहरू गाउँबाट आफ्नो आफ्नो गाउँबाट गाउँमा भएको ठुलो खेल मैदानमा भेला हुन्छन् र खेल हु खेल मैदानमा भेला भएपछि एक अर्कामा मेलमिलाप गरेर खेल्छन् र यसरी खेल्नाले गर्दाखेरि आफ्नो मानसिक विकास मात्र नभएर शारीरिक विकास पनि हुन्छ र आफू आफू यसरी खेल्दाखेरि कुनै किसिमको अघाडि भएका अघाडि बितेका दिनहरूमा भएका जति रिस रागहरू छन् ती सबै खेल मैदानमा आएर खेल्दाखेरि ती रिस रागहरू सबै मेटेर उनीहरूले एउटा त्यो एउटा फेरि आफ्नो साथीभाइलाई पहिलाकै रूपमा फेरि कायम राख्छन् र खेलले खेलकुद गाउँका मानिसहरूलाई यसरी खेल मैदानमा आएर खेल खेल्दाखेरि धेरै फाइदा हुन्छ सामाजिक शारीरिक सबै सबै फाइदाहरू भएर खेलले मानिसहरूलाई फाइदा दिन्छ